भारतीय यातायातको प्रणाली विषयमा भन्नुपर्दाखेरि अहिले धेरै सहरी क्षेत्रमा त धेरै राम्रो यातायात छ तर यो ग्रामीण क्षेत्रमा जहाँ बस्तीहरू छन् जहाँ चियाबगानहरू छन् त्यहाँको यातायात चाहिँ यातायातमा चाहिँ धेरै असुविधाहरू देखापरेको छन् त्यसैले गर्दा धेरै मानिसहरूले यसको यो विषयमा चाहिँ अलिकति गहन विचारहरू गरिरहेको छन् जस्तो कि अब सम्झिनुहोस् यो कमानबस्ती यो कमानबस्तीतिर कतिपय जग्गातिर सडक निर्माण भएको छैन र त्यहाँको मान्छे धेरै धेरै गुनासो गरिरहेको छन् र सरकारी अथवा गैरसरकारी प्रति यो निवेदन गर्न चाहन्छौँ कि यो जुन चाहिँ यातायात जहाँ पुगेको छैन त्यहाँ चाहिँ निर्माण गरिदिया जाओस् भनी म एउटा गाउँले गाउँलेको हैसियतमा चाहिँ निवेदन गर्न चाहन्छु